यहाँ भएका होइन डक्टर डक्टरहरू होइन अन्त बेडहरू अक्सिजनहरू होइन औषधिहरूले होइन आवश्यकता पुरा गर्न सक्छ जस्तो चाहिँ लाग्छ तर कति सक्छ जस्तो लाग्छ त होइन आवश्यकता पुरा त गर्नु त गर्छ होइन तर कतिजनाको त्यो कतिजनाको त गर्नु सक्दैन होइन कतिजना त्यो वार्डदेखि बाहिर हस्पिटलको होइन त्यो वार्डदेखि बाहिर सुतिरहेको होइन बेडहरू नभएर सुतिरहेको होइन अन्त कति गरीब दुःखीहरू होइन त्यही सरकारी अस्पतालकै त्यो औषधिले गर्दा त्यो उयो गरिरहनु परेको होइन अन्त कतिजना कतिजनाहरू चाहिँ त्यो डक्टरहरू राम्रो नभएर होइन अन्त बाहिर बाहिरतिर लानु परिरहेको हुन्छ होइन अन्त हाम्रो यहाँ कमान बस्तीको चाहिँ बिमारहरू भइहाल्यो भने होइन सपोज बिमारहरू भइहाल्यो भने चाहिँ हाम्रो कालिम्पोङ हस्पिटल नै लान्छ होइन गभर्मेन्ट प्राइभेट होइन कतिजना पैसा हुनेहरूले प्राइभेट देखाउँछ अन्त अब त्यही हो अब पैसा नहुनेहरूले होइन पैसा नहुनेहरूले गभर्मेन्ट हस्पिटल नै देखाउँछ गभर्मेन्ट हस्पिटल नै देखाउँछ अन्त यहाँ हस्पिटलमा सुधारहरू ल्याउनु लागि चाहिँ होइन सुधारहरू ल्याउनु लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ नम्बर वान त डक्टरहरू राम्रो राम्रो ल्याउनु पऱ्यो होइन त्यही हो डक्टरहरू राम्रो राम्रो ल्यायो भने चाहिँ सुधार हुन्छ जस्तो चाहिँ लाग्छ